मेरो चाहिँ अनुहारमा अलिअलि चायाँ निस्किएको छ र निस्किएको चायाँ पनि आधा त दाह्रीले छोपिहाल्छ तर उब्रेको चायाँ चाहिँ कसरी हटाउने भनेर मैले चाँहि त्यो क्रिमै खोसी खोजिरहेको थिएँ अनुहारमा लाउने त्यो फेस क्रिम खोजिरहेको थिएँ र त्यसरी खोज्दा खोज्दा एकदिन म बात मारेँ हाम्रो बहिनी सुष्मासँग बात मारेँ त्यो चाहिँ अलिक गोरी छ त्यो चाहिँ त्यसको चाहिँ अनुहारमा चायाँ छैन त्यसले चाहिँ मलाई यो क्रिम लाउनुहोस् दाजु भनेर सुझाव गरी अनि मैले पनि किनेर ल्याएँ र चलाउन थालेँ तर छक्कै चाहिँ के परेँ भने त्यसले पनि त्यही क्रिम चलाएर गोरी हुँदोरहेछ म चाहिँ त्यो अलिअलि आएको चायाँ पनि त्यो क्रिमले चाहिँ दोब्बर भएर गयो सायद यो क्रिमको पनि आफ्नो आफ्नो सायद त्यो छालाको गुणवत्ताअनुसार पनि चलाउनु पर्ने हुन्छ होला र हामीले त्यस्तो चलाउँदा चाहिँ यो छाला विशेषज्ञहरूसँग नै सल्लाह लिएर चलाउनुपर्छ होला भन्ने मलाई लाग्यो र मलाई चाहिँ एकदमै योसँग चाहिँ एकदमै मेरो घटिया अनुभव चाहिँ रहेको छ यो फेस क्रिमसँग चाहिँ नाम चाहिँ नभनी हालौँ होला है र म चाहिँ यो क्रिम चाहिँ अब चाहिँ नचलाउनु भनेर चाहिँ सुझाउ गर्छु